र हाम्रो देश चाहिँ ठुलो छ भारत देश चाहिँ ठुलो छ र यहाँ चाहिँ पुरा यस्तो घटनाहरू भइरहेको हुन्छ है अब बलात्कारहरू हुने भइरहेको हुन्छ कतिलाई अब मर्डरहरू कतिलाई गा मार्ने मार्नु भइरहेको हुन्छ र द र हामीलाई केटीहरूलाई केटी मान्छेहरूलाई त अलिक डरै हुन्छ है र अहिलेको घडीमा हाम्रो दार्जिलिङमा पनि यस्तो पुरै घटनाहरू पुरा घटिरहेको छ बलात्कार प्रायः यस्तो रेप केसहरू त प्रायः चलिरहेकै छ है र हामी केटीहरूलाई चाहिँ अब डरै हुन्छ बाहिर निस्किन पनि अब घरदेखि बाहिरहरू निस्कियो भने हामी एक्लै एक्लै हिँड्न डर लाग्छ डर हुन्छ हामीलाई हिँड्न है बाटोघाटोतिर अब के होला डरै हुन्छ र अब घरबाट बाहिर निस्किन पनि हामीलाई अब राम्रैसँगले छिटो छिटो अब काहीँ जानुपर्यो भने पनि आमाहरूले हुन्छ फोनहरू चाहिँ अब आफ्नै साथमै राख्नु भन्ने हुन्छ र मलाई के लाग्छ भने हाम्रो है दा जति पनि अब छ भारत देशमा चाहे हाम्रो दार्जिलिङ भारत जति पनि जहाँ पनि जति पनि छ त्यहाँ चाहिँ अब कानुन चाहिँ कडा हुनुपर्छ है र जग्गा जग्गामा अब यस्तो राम्रो अब कानुनहरू कडा छ भने मान्छेहरू अब डराउ डराउँछ है र यस्तो रेप केस गर्नेहरूलाई चाहिँ अब यस्तो कडा कानुन चाहिँ दिनुपर्छ है जस्तो फाँसीहरू जस्तो सजाहरू दिनुपर्छ उमेरकैद उमेरकैदको सजाहरू दिनुपर्छ र उनीहरूलाई यसरी हामी कानुन कडा छ भने उनीहरूलाई थाहा छ भने उनीहरूलाई यस्तो कामहरू गर्नदेखि उनीहरू अलिक डराउँछ है गर्दैन यस्तो कामहरू र त्यत्ति हो त्यही कानुन चाहिँ कडा हुनुपर्छ